भारतको सबभन्दा लोकप्रिय खेलहरू किर्केट हक्की बेडमिन्टन रेसलिङ यी बक्सिङ यी सबै हो अनि देशका सबभन्दा प्रसिद्ध धावकहरूमध्ये पिटी उसा हुन् अरू त मलाई थाहा भएन